मलाई हिस्ट्री विषय मनपर्छ किनभने हामीले हिस्ट्रीमा हामीले पहिलाको पहिलाको भारतको भारत देशको बारेमा अनि अरू अन्य देशहरूको बारेमा हामीले ज्ञान पाउन सक्छौँ अनि पहिलाको समयमा मान्छेहरू कस्तो हुन्थ्यो अनि उनीहरूको खानपिन कस्तो लाउने लुगा कस्तो हुन्थ्यो त्यो सब बारेमा ज्ञान पाउँथ्यो हामीले अनि हामीले पहिला पहिलाको ढुङ्गाहरूको मूर्तिहरू बारेमा पनि ज्ञान पाउँथ्यो अनि हामीले पहिलाको भारत कस्तो देख्छ अनि पहिलाको पहिलाको संसारको भूगोल कस्तो हुन्छ भनेर हामीले त्यो बारे पनि ज्ञान पाउँथ्यो अनि